मेरो नाम म क्षितिज प्रधान बोलेको अन्त अन्त आज खालि मैले यता स्विगीबाट चाहिँ अर्डर गरेको थिएँ आज पहिला पनि म यसरी नै अर्डर गर्थेँ अनि आज चाहिँ आज मैले पनि लाइक पर्क पर्क चाहिँ एज ए लन्च भनेर चाहिँ मैले अर्डर गरेको थिएँ बट बट सडन्ली चाहिँ अब मलाई चाहिँ अब अर्जेन्ट परिगयो किनभने मेरो ब्याङ्कमा चाहिँ आज अचानक मलाई बोलाएर चाहिँ काम पऱ्यो मेरो चाहिँ अनि अनि यही कामले गर्दा चाहिँ आज म अप अहिले नै अहिले चाहिँ त्यो म मेरो क्यासल गर्छु मेरो अर्डर क्यान्सल गर्छु रि रि रिफन्ड गर्छु भनेर अनि अनि केही केही प्रोब्लम छैन भने हुन्छ होइन मैले चाहिँ क्यान्सल गरेको किनभने मेरो त अर् अर् अर्जेन्ट काम पनि परिगयो अब त्यो खालि काम पनि होइन अब ब्याङ्कमा खालि होइन अनि म मेरो साथी भएकोमा पनि जानु पर्छ साथी साथीले पनि अब पर्सनली नै बोलाइरहेको छ सडन्ली बोलायो अचानक अब त्यही भएर चाहिँ म जानु पर्ने भएर चाहिँ म चाहिँ क्यान्सल गर्छु अनि अनि अब तपाईँले चाहिँ बुझिदिनु बुझिदिनु भनेर अब आशा राख्दछु अनि पहिला पनि उयो गर्थेँ अर्डर गर्थेँ होइन म आ म अब उयै हो म त जहिल्यैको कस्टमर हो जहिले पनि अब त्यहीँबाट नै अर्डर गर्छु जहिले पनि म त्यहीँबाट अर्डर गरेर नै एज ए लन्च एज ए ब्रेकफ्रास्टहरू पनि त्यहीँबाट गर्छु त्यहीँबाट अर्डरबाट वेबसाइडबाट अर्डर गरेर चाहिँ त्यहीँ अनलाइन पे गरेर चाहिँ म चाहिँअब अर्डर गरेर लिन्छु होइन तर आज चाहिँ उयो भयो सडन्ली उयो भएर अचानक अचानक यस्तो ब्याङ्क जानु परेर चाहिँ मलाई अलिकति प्रब्लम भएर चाहिँ म मेरो अर्डर चाहिँ क्यान्सल गर्छु अनि रिफन्डबाट क्यान्सल गर्छु